टिसर्ट किन्नु एउटा इच्छा थियो मलाई है किनकि पहिला म सानैदेखि बेसी सर्ट लगाएरै बस्थेँ है अन्त पछि पछि मलाई टिसर्टहरू लगाउनु पुरा मनपर्थ्यो हो अन्त टिसर्ट पनि बेसी म जस्तो कि अब हा म स्कुलहरू पढ्दाखेरि त्यो कल्लर नभएको टिसर्टहरू लगाउँथेँ अन्त त्यस्तो टिसर्टहरू लगाउँथेँ तर अब अलिकति अब बिहा गरेपछि अब अलिक अलिकति त्यो टिसर्ट उयो नभएको कल्लर नभएको टिसर्ट लगाउँदा चाहिँ अलिकति अब इमेच्योर्ड देख्थ्यो है अन्त त्यही कारण चाहिँ मैले कल्लर भएको टिसर्ट किन्नुको लागि म फर्स्टमा म बेङ्गलोर बस्दाखेरि म्याक्स भन्ने एउटा सोरूम छ यो चाहिँ इन्टरनेसनल सोरूम हो यो यसको दुबईमा पनि ब्रान्च छ है इन्डियाभरि ब्रान्च छ यसको ठुलो ठुलो सिटिजतिर सहरतिर यसको ब्रान्च छ अन्त म म्याक्सको टिसर्ट एकपल्ट कोसिस लगाएर एकपल्ट हेरौँ भनेर म चाहिँ गएको थिएँ अन्त त्यो म्याक्सको सोरूममा गएर मलाई त्यो टिसर्ट अति मनपऱ्यो अन्त त्यो टिसर्टको दाम पनि बेसी थिएन तिन सौ पचास रुपियाँ टिसर्ट थियो अन्त अफर चल्दैरहेछ दुईवटा टिसर्ट किन्यो भने चाहिँ छः सौ रुपियाँ अन्त अब तिन सौ पचास सात सौ पऱ्यो दुईवटाको म चाहिँ दुईवटा किन्दा चाहिँ छः सौ मात्रै पऱ्यो अन्त मैले दुईवटा टिसर्ट ल्याएर घरमा आएँ उनीहरूले क्वालिटीको लागि ग्यारेन्टी दियो कि भन्यो कि यसमा त्यस्तो केही पनि भुवाहरू उठ्दैन अन्त मैले घरमा ल्याएर त्यसलाई त्यसलाई लगाएर हेरेँ है अन्त यति राम्रो क्वालिटीको टिसर्ट त्यो कटनको टिसर्ट थियो मैले लगाएर काफी दिन उपयोग गरेँ है अन्त एउटा टिसर्ट त एउटा त्यस्तै अलिकति एउटा सानो एक्सिडेन्ट हुँदाखेरि त्यो च्यातियो त्यो त ठिकै छ तर जुन चाहिँ अर्को टिसर्ट थियो जुन चाहिँ त्यसको क्वा माने दुईवटै टिसर्टको क्वालिटी एउटै थियो तर एउटा टिसर्ट अहिले पनि आज त्यो टिसर्टको मेरो हिसाबमा आज सायद बाह्र वर्ष भइसक्यो होला त्यो टिसर्ट अहिले पनि म लगाउँछु त्यो अहिले पनि त्यो नयाँ देख्छ एकदम यति राम्रो क्वालिटीको टिसर्ट हो अन्त अब त्यो गरम हुँदा त्यो लगाउनुसक्ने बेसी त्यसमा बेसी मोटो पनि थिएन कि गरम होस् अन्त यसो अलिअलि चिसो हुँदा पनि लगाउनसक्ने त्यो एक प्रकारको लुगा यस्तो राम्रो लुगा कि त्यो एकदमै अल वेदर टिसर्ट जस्तो थियो त्यही कारण म तपाईँहरूलाई पनि भन्छु कोही बेला म्याक्सको टिसर्टहरू किन्नुहोस् किन्नु इच्छा भयो भने किन्नुहोस् एकदमै राम्रो क्वालिटीको टिसर्ट यिनीहरूले सप्लाई गर्छ एकदम यो तपाईँको जुन चाहिँ पैसा हाल्नुहुन्छ त्यसको तपाईँले त्यसको पुरा मूल्य पाउनुहुन्छ तपाईँले पुरा भेल्यु पाउनुहुन्छ